सबसे भन्दा पहिला चाहिँ म होइन कुकुरले टोक्दा चाहिँ जहाँ टोकेको हुन्छ त्यहाँ चाहिँ साबुनपानीले त्यो टोकेको जग्गामा चाहिँ मजाले धोएर चाहिँ त्यहाँ जत्ति भएको खुन चाहिँ नि निचोरेर चाहिँ त्यसमा चाहिँ पट्टीहरू लाएर चाहिँ त्यसलाई कस्नुपर्छ त्यहाँदेखि अब त्यो पट्टीसट्टी लाएर चाहिँ छिट्टोभन्दा छिट्टो नजिकको अस्पतालमा लगेर त्यस त्यो मान्छे जसलाई टोकेको हुन्छ कुकुरले उहाँलाई लगेर त्यहाँ लगेर उयो इन्जेक्सनसिन्जेक्सन के के हुन्छ त्यहाँ हाल्नुपर्छ र